आमा हेर्नु न अस्ति मैले एउटा स्याम्पो मगाएको थिएँ कि एउटा राम्रो रहेनछ है स्याम्पो त कस्तो राम्रो लागेर मगाएको थिएँ हो भरे त एउटा राम्रो रहेन रहेछ नि स्याम्पो त पुरा कपाल झऱ्यो कि मेरो त चाया पुरा पऱ्यो हो कपाल पनि पुरा रफ गरिदियो यसले त अनलाइन मगाएको अस्ति अस्ति त मगाएको यो स्याम्पो एकताल मात्रै युज गरेँ कपाल झरेर ड्राई भयो पुरा कपाल पनि हो पाँच सय रुपे भन्दै थियो दाम पनि घटाई दिएन पैसा नभएको बेलामा पाँच सय रुपे नै दिएँ नि कस्तो राम्रै छैन नि अब एउटा राम्रो छैन कस्तो नराम्रो आएछ नि स्याम्पो त राम्रै लागेन कपाल त कस्तो बिगाऱ्यो नि मलाई त यो स्याम्पोले त एउटा राम्रो रहेन रहेछ कुन्नि कस्तो खाले स्याम्पो हौ एउटा राम्रो रहेन रहेछ हो

दाम पनि मिलेन जति भनेको त्यति दिनु पऱ्यो कुन्नि कस्तो भयो कपाल पनि यसले स्याम्पोले त युजै गर्नु मन लागेन मलाई त यो स्याम्पो त एकताल मात्रै गरेँ हो अब त्यस्तो खाले स्याम्पो त म त लिँदिनँ दाम पनि बेसी छ्या कस्तो नराम्रो स्याम्पो आयो